ए यो अनिता होटेल हो ए म कोसँग बात गर्दैछु होला है गुड इभिनिङ ए म चाहिँ तल सिलगडीबाट आएको कि घुम्नु मैले चाहिँ यो होटेलको खानाहरूको चाहिँ एकदम अब नाम सुनेको थिएँ नि त तपाईँहरूकोमा चाहिँ त्यो ममको थुक्पाको चाहिँ एकदम भेराइटीहरू पाउँछ हरे है ए मममा चाहिँ के कस्तोहरू छ होला है ए हजुर ए त्यो साँधेको ममहरू पनि बनाउनु हुन्छ तपाईँहरू ए त्यो चि चिल्ली ममहरू सब पाउँछ नि त्यो मेरो साथीले चाहिँ त्यो थुक्पाहरू पनि यसो अलिकति टेस्ट गरौँ भन्दै थियो कि थुक्पाहरूमा चाहिँ एउटा त्यो थुक्पामा त्यो के के हालेर ग्यातुक भन्ने बनाउँछ नि त्यो पनि पाउँछ तपाईँहरूकोमा ए त्यो ग्यातुकमा चाहिँ तपाईँहरू कस्तो प्रकारले बनाउनु हुन्छ तपाईँहरू के के मिक्स गर्नु हुन्छ त्यसमा ए त्यो अन्त त्यो छुर्पीहरूको पनि सुनेको थिएँ अलिकति त्यो छुर्पीहरू छ एभाइलेभल तपाईँको उयसमा ए डिस पनि पाउँछ है छुर्पीको ए हजुर प्राइसहरू चाहिँ के कस्तो छ हौ रिजनेबल छ कि अलिकति तपाईँहरूकोमा अलिक कस्टली नै छ हो ए बस्ने स्पेसहरू पनि अलिक होला है मजाको मतलब हामी अलिक ग्रुपमा आउँदैछौँ कि त्यो भएर अलिक हामीले चाहिँ स्पेसिस हेर्ने कि जगाहरू ए हुन्छ हामी भोलि यस्तो एक बजीतिर आइपुग्छौँ कि एउटा टेबल चाहिँ हाम्रो लागि यसो रिजर्भ गरिराखि दिनु होस् न त ल मेरो सुमिला सुब्बामा लेखिदिनु होस् न टेबल चाहिँ यस्तो दसजनासम्मको लागि चाहिँ गरिदिनु होस् न ल रिजर्भ हजुर हजुर ए हुन्छ हुन्छ थ्याङ्क यु थ्याङ्क यु